र आफ्नो जुन चाहिँ यो घरमा जुन चाहिँ एउटा मैला लुगा फोहोर लुगाहरूलाई धुने क्रम त अब जारी नै रहन्छ र लुगा धुदाँखेरि हामी एउटा लिमिटेट पानी हामी हामीलाई उपलब्ध चाहिँ उपलब्ध हुन्छ र त्यो उपलब्ध भएको जुन चाहिँ पानी छ त्यो पानीलाई हेरेर हामी लुगा धोइन्छ जस्तो कि एक बाल्टिमा तिनवटा लुगा धोइन्छ भने यो तिनवटा लुगालाई सर्फमा भिजाएर केही समय राखिन्छ र राखिसकेपछि त्यसलाई अझ साबुन पानी लगाएर धुने काम गरिन्छ र त्यो एक बाल्टी पानी आधी पानीमा त्यो सर्फमा भिजाएको हुन्छ र आधी पानी चाहिँ हामीले अलिकति संरक्षण संरक्षण गरेर राखेको हुन्छौँ र त्यो आधा पानीले त्यसलाई पखाल्ने कामहरू गरिन्छ र पखाल्ने काम गरिसकेपछि त्यसलाई निचोरेर आफ्नो जुन चाहिँ एउटा घरमा एउया तार झुण्डाएको हुन्छ जस्तो कि बिस फिट पन्ध्र फिट तार सुकाएको हुन्छ र यदि घाम लागेको छ भने त्यो तारमा सुकाइन्छ र घाम लागेन पानी परेको छ भने चाहिँ घरको स्या सियाँलमा तार पनि झुण्डाएको हुन्छ र त्यो सियाँल त्यो एउटा हावाको वेगले गर्दा चाहिँ लुगा सुकिन्छ र हामी लु पानी कहिले पनि प्रशस्त मात्रामा खर्च गर्दैनौँ र एउया लिमिटेड एउटा यसको जुन चाहिँ एउटा लुगाको जुन चाहिँ अनुपातमा हामी पानी प्रयोग गरेको हुन्छौँ